ग्यासमा इलेक्ट्रीको चुलामा भन्दा यो आगोको चुलोमा दाउरामा पकाउनु चाहिँ धेरै नै भिन्नताहरू आउँछ र यसलाई जलाउनु धेरै कठिनाइ पनि छैन र यो बिस्तारै फर्स्ट आगो लगाए पछि आगो लगाए पछि आरामले दाउराहरू सल्किँदै गए पछि मजासँगले राम्ररी यो ज्वाला निस्कनु थाल्छ र मजाले आगो बल्छ र जुन प्रकारले ग्यास र इलेक्ट्रिक मसिनहरू जुन चाहिँ जस्तो प्रकारले यो ओभनहरूतिर पाकेको खानाहरू ऊ यसहरूतिर पाकेको खानाहरू भन्दा चाहिँ यो साधारण दाउराले पाकेको चुलामा चुला दाउराले बनेको यो चुलामा पाकेको खाना चाहिँ एकदम पकाउनुमा आनन्दै ठिक्कको धेरै टाइम लागे तापनि र अरू कामहरू हेर्दै भए पनि पकाउनु आरामले सकिन्छ र ढिलो भए पनि र जुन प्रकारको स्वाद ग्यासमा पकाएको खाना र दाउरामा पकाएको स्वादमा पनि धेरै आकाश पातालको भिन्नता पाइन्छ जुन मिठोपन दाउरामा पकाएको खानामा पाइन्छ त्यो खाना ग्यासमा पकाएको खानामा अवश्य पनि पाइँदैन र मेरो यो व्यक्तिगत अनुभव पनि हो र विशेष गरेर ठन्डा महिनाको टाइममा जुन दाउरामा पकाइन्छ खाना जुन दाउराको चुलामा र घरलाई पनि एक प्रकारको तातो न्यानो बनाउने काम गर्दछ यो दाउरा दाउराको आगोले गर्दाखेरि र घर पनि एकदम न्यानो र आगो ताप्दै खाना बनाउनु पनि मिल् मिल्दछ र खाना बनाउनुमा जुन प्रकारको कठिनाइहरू पनि दाउराको दाउरामा पकाउँदाखेरि कठिनाइहरू पनि धेरै आउँछ जस्तै बर्खाको टाइममा पानी झरीको टाइममा दाउरा चिसो हुन्छ र त्यसलाई बाँध्नु धेरै कठिनाइ पर्नु जाँदछ त्यस टाइमले गर्दाखेरि कतिपय धुवाँहरू निस्कन्छ धुवाँले गर्दाखेरि मान्छेलाई पनि एफेक्ट पनि गर्ने गर्दछ र यसै कारण मिठो चाहिँ दाउरामा पकाएको खानामा जुन प्रकारको स्वाद हुन्छ त्यो ग्यासमा पकाएको खानामा हुँदैन